हेलो हेलो नमस्कार हजुर हजुर ए हजुर हजुर अब यो चाडपर्व विषय लिएर भन्नुपर्दाखेरि अब यो आहिले अक्टोबर लागिरहेको छ र अक्टोबरको सिजनमा हामी यो दशहरा सुरु भयो र दशहरा चाहिँ सम्पूर्ण हिन्दूहरूले मनाउने गर्छन् धुमधामले मनाउने गर्छन् र त्यो डिसेम्बरको टाइममा चाहिँ जस्तै क्रिसमसहरू मनाउँछ है अनि अनि यो यहाँका मानिसहरूले यो जस्तो कि अब फिफ्टिन अगस्टहरू मनाउँछन् फिफ्टिन अगस्टमा फिफ्टिन जब भारत स्वतन्त्र भयो र स्वतन्त्र खुसी भएको खुसीमा अहिलेसम्म पनि फिफ्टिन अगस्ट मनाउने गर्छन् साथै यो जेनवरीको टाइममा यो सरस्वती पूजा यहाँका हिन्दूहरूले धमाधम मनाउँछन् है यस्तै प्रकारले यो माघ महिनामा जुन चाहिँ एउटा तरुल खाने एउटा जुन एउटा माघे सङ्क्रान्ति भन्छन् त्यो माघे सङ्क्रान्तिहरू मनाउँछन् हो यस्तो धेरै धेरै एउटा उत्सवहरू मनाउने गर्छन् यहाँका मानिसहरूले हजुर हजुर हजुर

हजुर हजुर

जस्तो कि अब मुस्लिमहरूको इद उल फितर भन्छ है र उहाँले त्यो पनि धेरै राम्रो त तरिकाले मनाउँछन् यहाँ धेरै माइनोरिटीको हैसियतमा उहाँहरू छँदैछन् र उहाँहरूले त्यो चाड पनि मनाउँछन् है जसो कि यहाँ भोटेहरू पनि छन् भोटेहरूले अब उनीहरूको लोसार मनाउँछन् है लोसार भन्छ त्यो लोसार मनाउँछन् त्यस्तै धेरै प्रकारको आफ्नो आफ्नो जातिको आफ्नो आफ्नो संस्कृति उनीहरूले दर्शाउँछन् यहाँ आफ्नो आफ्नो चाडपर्व मनाउँछन् हुन्छ हुन्छ